मेरो ममीले खेतीपाती गर्छ त्यो धान उयस खोर्सानीहरू रोप्छ अनि पोल्ट्री फार्मै छ ममीको कुखुरा गोरु गाई अनि बाख्रा घरमा राखेको छ